संस्कृति बेकरीबाट बोल्नु भएको मैले हिजो मेरो लागि केक अर्डर गरेको थिएँ मेरो साथीहरूको निम्ति आज मेरो बर्थडे हो त्यही भएर चाहिँ मैले मेरो साथीहरूको ट्रिटको निम्ति चाहिँ मैले अर्डर गरेको थिएँ तर त्यसमा चाहिँ तपाईँले अहिलेसम्म दिनु भएको छैन त्यसको दाम के होला अनि त्यसमा चाहिँ के के हुन्छ होला त्यो मलाई जान्ने इच्छा छ